हेलो हेलो साथी के गर्नु हुँदैछ हौ

ए सरले दिनुभएको टास्कहरू पुरा गर्नु भयो

सरले दिनु भएको टास्कहरू पुरा गर्नु भयो ए हजुर त्यो के भन्दा पनि सर उयो उयो दुई हजार चौबिसको जुन चाहिँ न्यू इयर छ नि न्यू इयर प्लानिङको लागि चाहिँ यसो सल्लाह गरौँ भनेर साथीलाई पनि सम्झेको थिएँ कि अन्त यसो धेरै मिलाएको छौँ हो हामी पाँच छजना साथीहरू छौँ र यो हाम्रो यो बेङ्गालको हल्दिया भन्ने जग्गा छ नि जुन चाहिँ हजुर त्यतैतिर गएर यसो साथीभाइ यसो मोज गरेर मनोरञ्जन गरौँ भनेको योपालि न्यू इयर चाहिँ

हजुर यहाँ यसो हाम्रो पाहाडको ठन्डालाई छोडेर यसो गरमहरू पनि खाइदिउँ न है सर

हजुर हुन्छ पुरा गरम हुन्छ कि अन्त तपाईँको के भन्दाखेरि त्यहाँ त्यता अब गरम जग्गामा पाँच दिनको लागि हो सर अब हामी यताबाट ट्वेन्टी सिक्सतिर हिँड्यौँ भने ठिकै हुन्छ होला सायद हामी न्यू इयरहरू भेटछौँ हो अन्त यसो आउट फिटहरू चाहिँ हल्का फुल्का टिसर्टहरू यता नै बोक्नु पर्छ होला है हाफ प्यान्टहरू सेन्डलहरू है हजुर फेमिलीहरू चाहिँ नलैजाउँ कि सर अब तपाईँ भयो म यता निमा साथी पदम साथी हामी पाँच छजना अब जुन चाहिँ अब हामी मिल्दो साथीहरू छौँ त्यति केटाहरू चाहिँ लागौँ न है सर अब एकजना साथीले गाडीको जिम्मा उठायो भने एकजनाले यता होटेलहरू म्यानेज गर्ने हो साथी अन्त एतो यसो साथीहरू भेटेर अब कति स्ट्रेस लिनु है जबको मात्रै लाइफलाई पनि लाइफलाई पनि जिउनु पऱ्यो नि त कि कसो साथी रमाइलो गरौँ न है साथी

होइन हौ अब यत्रो अब साथीहरू यत्रो अब मोज गर्नु पऱ्यो है हामीले कहाँ त्यतैतिर होला नि यता फेरि चेकिङ सेकिङ हुन्छ होला बाटोतिर हो चेकिङ भयो भने गाह्रो पर्छ कि सर उतैतिर यसो म्यानेज गर्नु पर्छ नि हुन्छ साथी तपाईँ कन्फर्म होइन हुन्छ लु कन्फर्म है म अर्को अर्को साथीलाई फोन गरेर भन्नु पऱ्यो हौ हुन्छ साथी राखेँ ल हुन्छ